अगर यस्तो हेऱ्यो भने कुनै पनि कला सिक्ने कुनै पनि उमेर छैन अगर नानीहरूका कुरा गऱ्यो भने हामी उनीहरू डेढ वर्षमा आफ्नो खुट्टामा हिँड्न थाल्छन् दुई वर्षतिर दुई तिन वर्ष उनीहरू कक्षा एक वा दुईतिर हुन्छन् अनि त्यही बेलादेखिको उनीहरूलाई सिप अनि अन्य धेरै चिजहरूका चित्रहरू बनाउनको आदेशहरू दिन्छन् गुरुहरूले तर त्यति नै होइन उनीहरूको को को बेला मन नभए तापनि उनीहरूले त्यो चिजलाई गर्छन् केही पनि मन भयो भने केही केही चिजपट्टि मन लाग्यो भने हामी त्यो चिजले गर्ने क्षमता राख्छन् अनि त्यो चिजमा सफल पनि हुन्छन् त्यसरी नै चित्रकला हो हामीले चित्रकलामा रुचि छ भने हामी चित्रकलालाई चित्रकलालाई सिक्नको निम्ति कुनै पनि उमेर छैन अगर चित्रकलाको चित्रकला गर्ने चित्र गर्ने चित्र गर्ने हाम्रो कुनै रुचि नै छैन भने हामी कहिले पनि चित्रकला सिक्न सक्दैनौँ तैपनि म भनिदिन्छु कति कति बेला चाहिँ म चित्रपट्टि एकदम आकर्षक भए म दस वर्षको हुँदा म चित्र बनाउनपट्टि धेरै आकर्षक भएँ अनि अहिले म ठिकैठाकको चित्र पनि बनाउन सक्छु